मलाई फ्याशनमा चाहिँ टिभीको फ्याशनमा चाहिँ मलाई पुरा अब कतिवटा पिक्चरहरूले एट्र्याक्ट गरेको छ त्यो पिक्चर चाहिँ एउटा चाहिँ ओम् शान्ति ओम् हो त्यो पिक्चरमा चाहिँ अब दिपिका पाडुकोनले यस्तो मजाले फ्याशन अब लुगा यस्तो मजाले डिजाइन गरेको छ कि अब त्यो चाहिँ मलाई एकदमै अब एट्र्याक्टिभ भइहाल्यो अन्त मलाई त्यो पिक पिक्चर एकदमै मन पर्छ अन्त अन्त मलाई यस्तो